हाम्रो गभर्मेन्ट हस्पिटलमा चाहिँ राम्रो फेसिलिटीहरू छैन राम्रो कन कन्डिसनको छैन त्यसैले चाहिँ गरिब मान्छेहरूलाई यदि यहाँबाट साह्रो भयो भने रेफर गर्नुपर्छ त्यसैले अब गरिब मान्छेहरूकोमा त पैसा हुँदैन अनि उनीहरूलाई साह्रो पर्छ अब उता लान पनि अनि त्यसैले चाहिँ अब सबैको लागि हुन्छ भनेर चाहिँ अब गर्मेन्ट हस्पिटलमै धेरै फेसिलिटिज होस् भनेर चाहिँ अब हामी चाहन्छौँ किनभने अब गरिब मान्छेहरूलाई पनि धेरै हेल्प हुन्छ उनीहरूले त्यत्रो खर्च गरेर लानु सक्दैन किनभने पैसा पनि हुँदैन उनीहरूलाई धेरै प्रोब्लम पर्छ अनि पेसेन्टलाई पनि धेरै प्रोब्लम हुन्छ